नमस्ते मिस नमस्ते मिस अन्त मेरो नानीले चाहिँ अब तपाईँको स्कुलमा होइन अब स्पोर्ट्स हरे भन्दै थियो कि कसो हो ए हुन्छ हुन्छ मेरो त्यो नानीले त्यस्तै अब रनिङमा नि कोसिस गर्छ रनिङतिर हजुर गेम्सहरू अब खेल्नु त खेल्छ अलिअलि खेल्छ फुटबलहरू खेल्छ ए हुन्छ त्यसो भने अन्त लुगाहरू चाहिँ अब के चाहिँ चाहन्छ

ए हुन्छ तपाईँले चाहिँ कहिले भन्नु भयो तपाईँले चाहिँ अब कहिले भन्नु भयो

कति बेला चाहिँ कति बेला चाहिँ ल्याउनु नानीलाई चाहिँ ए हुन्छ त्यसो भए